त्यस्तो चाहिँ केही पनि भएको छैन अब त्यस्तो खालको सक्सेसफुल चाहिँ अब हुन्छ होला आशा चाहिँ गरेको छु बेकरी मान्छे बिहान गयो काममा बेलुका पैसा थाप्यो खाइहाल्यो सकिहाल्यो केही पनि छैन त्यस्तो प्रगति चाहिँ अब हेरौँ आउने दिनहरूमा राम्रो हुँदै जान्छ होला